भारतमा धेरै व्यापारी र नेताहरू छन् जसले हाम्रो देशको विकासको लागि धेरै नै हेल्प गर्नु भएको छ नेताहरूमा भनौँ भने हाम्रो प्राइम मिनिस्टर श्री नरेन्द्र मोदी जसले हाम्रो इन्डियालाई रिप्रेजेन्ट गरेर इन्टरनेसनली राम्रै रिलेसन राक्नु भएको छ बाहिर देशहरूसँग धेरै नै उयो देशहरूमा घुमेर मजाले उयो गर्नु भएको छ रिलेसन मेनटेन गर्नु भएको छ मोदीजीले गर्दाखेरि साना साना भिलेज भनौँ कि अब ठुल ठुलो सिटी बहुतवटा जग्गा डेभलप भइसक्यो अहिले हरेक उयो गाउँमा पनि इलेक्ट्रिसिटी पुग्छ पानीको कमी छैन मोदीले गर्दा बाटोहरू नयाँ बनाउनु हुँदैछ नयाँ नयाँ राम्रो प्रोजेक्टहरू गर्नु हुँदैछ इस देशको विकासको लागि अनि मोदीले क्यु आर कोड उयो गर्नुभयो डिजिटल इन्डिया बनाउनुको लागि जसमा अनलाइन पेमेन्ट हामी गर्नु सक्छु अहिले सानो दोकानदेखि लिएर ठुलो दोकानसम्म हरेक दोकानमा क्यु आर कोड पाउँछ जसले हामी अनलाइन पेमेन्ट गर्न सक्छु र क्यासको झमेला हुँदैन पहिला पनि मोदीले यसरी नै ब्ल्याक मनी पनि उयो गर्नु भएको थियो नोटबन्दीले गर्दा धेरै नै ब्ल्याक मनी पकडा खाएको थियो हजार र पाँच सौको नोट बन्द गरेर त्यसले गर्दा मोदीजीले धेरै नै विकास गर्नु हुँदैछ यो देशको अनि व्यापारीमा भनौँ भने मुकेश अम्बानीले राम्रो गर्नु हुँदैछ यो टेलिकम इन्डस्ट्रीमा उहाँले गर्दा पहिला जसमा हामीलाई पैसा लाग्थ्यो कल गर्न अहिले त्यो फ्रीमा हुन्छ देशका हरेक कुना गाउँ भनौँ कि सहर भनौँ हरेक कुनामा कल फ्रीमा लाग्छ अहिले एउटा सर्टेन प्याक किन्यो भने पहिलाको जस्तो मिनिट मिनिटको पैसा दिनुपर्दैन अहिले कलिङ फ्री छ अनि नेट पनि धेरै नै सुविस्ता गरिदिनुभएको छ त्यो डिजिटलको लागि मुकेश अम्बानीले गर्दा अहिले टेलिकम इन्डस्ट्री नै चेन्ज भइरहेको छ उहाँले गर्दा पहिलाको जस्तो छैन अनि अर्को व्यापारी भनौँ भने रतन टाटा हुनुहुन्छ जसले गाडीदेखि लिएर लुगादेखि लिएर टेक्सटाइल इन्डस्ट्री सबैमा हुनुहुन्छ उहाँ उहाँको लुगाको कुरा बिजनेस गरौँ भने जुडियो छ जहाँ सस्तो राम्रो लुगा पाउँछ अनि अर्को वेस्टसाइट छ अलिक महँगो छ तर राम्रो लुगाहरूमा गर्नुहुन्छ अरू गाडीहरू इन्टरनेसनली पनि छन् नेसनली पनि गर्नुहुन्छ उहाँले धेरै नै राम्रो मार्केटिङ गर्नुहुन्छ फिल्डहरू अनि उहाँको रड भयो तपाईँको सिमेन्टहरू भयो धेरै नै राम्रो राम्रो छन् राम्रै नै कम्पनी हो राम्रो गर्नु भएको छन् अनि उहाँले पनि धेरै नै विकास गर्नु भएको छन् यो लुगादेखि लिएर भयो तपाईँको गाडीहरूमा धेरै नै इम्प्रोभमेन्ट भएको छ अनि यो डेभलपमेन्टको कुरा गरौँ भने मेरो घ यहीँको पाँच साल पछाडि नै होर्यो भने धेरै नै विकास भएको छ हाम्रो यहाँको जस्तो पैला बाटोहरू राम्रो थिएन अहिले बाटोहरू राम्रो भएको छ पहिला त्यस्तो सुविस्ताहरू थिएन दोकानहरू थिएन अहिले दोकानहरू नयाँ खोलेको छ राम्रो भएको छ बाटो भयो बाटो बाटोमा अहिले लाइट छ हर घरमा अब पानीको सप्लाई अब राम्ररी छ नलहरू लगाएर धेरै नै राम्रो गर्नु भएको छ विकासहरू सो अहिले चाहिँ धेरै नै विकास भएको छ घरहरू बनिँदै छ राम्रो राम्रो मान्छेहरू नै आउँदैछ सोसाइटी राम्रो भइरहेको छ त्यसले गर्दा पहिला पाँच साल अगाडि हेरि चाहिँ अहिले चाहिँ धेरै नै विकास भएको छ